हामी चाहिँ है हिजोअस्ति नै एक वर्षभन्दा अगाडि घुम्नु गएको थियौँ सिक्किम चारधाम घुम्नु गएको थियौँ है र सबै गाउँ हामी घर फ्यामिली सबैजना गएको थियौँ गाउँको पनि सबैजना जानुभएको थियो अन्त हामीले त्यही एउटा बसै रिजर्भ गरेको थियौँ हाम्रै गाउँकै हो अन्त सबैजना गयौँ बिहान आठ बजीतिर निस्कियौँ अन्त त्यहाँ गइसकेर चाहिँ हामी चारधाम गयौँ मन्दिरमा गएँ शिव मन्दिरमा त्यहाँ गएर हामीले दर्शनहरू गर्यौँ सबैजनाले अन्त फेरि अर्को जग्गा पनि गयौँ नाम त थाहा हुँदैन जग्गाको त्यहीँ सिक्किममै अर्को जग्गा गयो अनि त्यहाँ सबै जग्गा मन्दिरहरूमै प्रायःजस्तो गयौँ हामी अन्त त्यहाँतिर हामीले दर्शनहरू गर्यौँ मजाले अन्त हामी राभाङ्गला पनि गयौँ अन्त त्यहाँ पनि म हामीले दर्शनहरू गर्यौँ अन्त घुम्यौँ हामी जग्गाहरू प्रायःजस्तो सिक्किमको पार्कहरू पनि गयौँ हामी मजाले घुम्यौँ सबैजना रमाइलो गर्यौँ अनि हामीले चाहिँ घरबाटै प्याकेट लन्चहरू ल्याएको थियौँ सबैजना गाउँको मान्छेले बोकेको थियो आफ्नो आफ्नो घरबाट अनि त्यही हामी एउटा पार्कमा गयौँ त्यहाँ गएर चाहिँ हामीले खानाहरू खायौँ सबैजना मिलेर त्यहीँ बसेरै भुइँमै पार्कमै बसेर सबैजना म्याटहरू पनि लगेको थियो ओछ्या ओछ्याउने त्यहीँ सबैजनाले ओछ्याएर आफ्नो आफ्नो घरबाट ल्याएको थियो म्याटहरू पनि त्यहीँ बसेर त्यहीँ सबैजनाले खानाहरू खायौँ है सबैजनाले ल्याएको थियो खानाहरू र हामीलाई मजा आयो त्यहाँ पनि त्यहाँ अनि हामीले खानाहरू खाइसकेर हामी एकछिन बजारहरू पनि डुल्यौँ सिक्किमको अनि सबैजनाले आफ्नो कत्ति कत्तिजनाले सपिङ गर्छु भन्यो उनीहरू सपिङ गर्नु गयो है र मजा आयो हामी म्युजियम म्युजियमहरूतिर पनि गयौँ हामी है अनि हामी हामी गएर हामीले सपिङहरू पनि गर्यौँ त्यहाँतिर अन्त मजाले मजा आयो त्यति बेला अन्त त्यही चाडहरू यस्तै दुई तिन बजीतिर चाहिँ हामी चाहिँ अब घर फर्किने घर फर्किने थियो अन्त हामी सबैजनालाई अब कतिजना चाहिँ सपिङ गर्नु बाहिर जानुभएको थियो अन्त उनीहरूलाई हामीले फोन गरेर बोलायौँ अन्त अब टाइम भयो घर जानु भनेर अन्त त्यही उनीहरूलाई फोन गरेर त्यही जुन फर्स्ट बस राख्ने स्ट्यान्ड थियो त्यहीँ सबैजनालाई बोलायौँ अन्त सबैजना घर फर्कियौँ त्यति थ्याङ्क्यु